खेलकुदले चाहिँ हाम्रो गाउँले मानिसहरूकोमा चाहिँ कसरी त्यो गर्छ भन्दाखेरि चाहिँ खेलकुद चाहिँ अब एउटा सबभन्दा ठुलो ठुलो खालके अब त्यो महत्त्वपूर्ण खालके हाम्रो त्यो लाइफ लाइफको चाहिँ एउटा पार्ट हो किनकि हामी अब जब खेलकुद गर्छौँ तब चाहिँ हाम्रो त्यो फिजिकल फिट्नेस हुन्छ अन्त फिजिकल फिट्नेस मात्रै होइन तर हामी धेरै कुराहरू सिक्न सक्छौँ अन्त हामी बिमारहरू पनि हुँदैनौँ अन्त त्यो घरमै बसेर गेमहरू खेल्छ आ अहिलेको युथहरू धेरै तर त्यो गेमहरू खेल्नु भन्दाखेरि चाहिँ हामी हल्का अब फुटबलहरूतिर फुटबल भयो तपाईँको भलिबल भयो अन्त क्रिकेटहरू भयो त्यस्तोतिर अलिकति भए पनि ध्यान दियौँ भने चाहिँ हाम्रो हाम्रो हाम्रो लागि मात्रै होइन तर हाम्रो गाउँको लागि पनि एउटा राम्रो इक्जाम्पल हुनसक्छ किन भन्दाखेरि चाहिँ अब जब हामी खेल्छौँ अन्त तब चाहिँ हामी अब न्यासनलतिर खेल्न खेल्न पाउन सक्छौँ त्यो त्यसरी नै गर्दाखेरि चाहिँ